कालिम्पोङ जिल्लामा लोकप्रिय केही स्थानीय खेलकुद वा मनोरञ्जनात्मक गतिविधिहरू जस्तै लाते भकुन्डो क्रिकेट भलिबल भलिबल

कबड्डी यस्ता यस्ता आदिहरू छन् यी गतिविधिहरूले यसरी मानिसहरूलाई एकसाथ पार्ने गर्छन् यी खेलकुदमा यी खेलकुदमा टाढा टाढाबाट टाढा टाढा टाढा टाढा क्षेत्रबाट भाग लिने गर्छ यी क्षेत्रमा ए टाढो टाढो क्षेत्रबाट भाग लिने गर्छ र यो खेललाई मनोरञ्जन दिलाउनको निम्ति गाउँका कमिटीहरूले धेरै नै मेहनत गरेको हुन्छ साथसाथै साथ दिनको लागि अडियन्सहरू पनि उत्तिकै उत्सुक हुन्छ र यस्ता यस्ता खेलहरूले टाटाढाका मान्छेहरूसँग मेल मेल मिलावट हुन्छ चिनाजाना हुने गर्छ र हाम्रा यस यस्ता यो खालको खेला मात्रै नभएर